अब हाम्रो क्षेत्रतिर अब सम्पूर्ण मानिसहरूलाई सबैभन्दा सामान्य स्वास्थ्य समस्या चाहिँ के हो भने अब त्यही हो अहिले वर्तमान योभित्र ज्यादामा ज्यादा नानीहरूदेखि लिएर वृद्धलाई पनि अवस्थामा पनि अहिले यो डायबेटिज सुगर मधुमेह बिमारहरूले चापिरहेको छ र त्यसको जनसङ्ख्या एकदमै धेरथोर भारतवर्षभरि नै बढिरहेको छ गाउँघरमा पनि बढिरहेको छ र यो रोगहरूबाट अब अहिले हरेक स्वास्थ्यकेन्द्रले यसलाई जाँचबुझ गरिरहेकै छ दबाईपानीहरू यसो ठिकठिक टाइममा आशाका नानीहरू भयो यही स्वास्थ्य केन्द्रको भाइ बहिनीहरू भयो उहाँहरूले गाउँ गाउँ डुलाएर धेरै सेवा भक्ति गर्दै गरिब गुर्बहरूलाई पनि ती दबाईपानी दिएर सेवा त पुऱ्याइरहेको छ र त्यो अब नसर्ने रोग कुपोषण भन्ने चाहिँ अब के हो भने अब ती जो दु ख पाएको बालक बालिकाहरू छन् ठिक समयमा खानपिना छैनन् उनीहरूलाई ती पौष्टिक आहारहरू पाउँदैनन् समयमा समयमा त के उनीहरूले राम्रो अब पेट भर्ने खानेकुरा पनि पाएको छैनन् त्यस्तो नानीलाई चाहिँ कुपोषण अब त्यस्तो भइरहेको र त्यसले गर्दा उहाँको दैनन्दिन कति ठाउँठाउँमा यी ती बालकबालिकाहरूको मृत्युको मुखमा पनि परिरहेको छ र त्यसले गर्दाखेरि अहिले अब सङ्केत चाहिँ त्यही हो सङ्क्रामक रोग नसर्ने रोग कुपोषण र त्यसले गर्दाखेरि हाम्रो गाउँतिर चाहिँ प्रायः प्रायः नहोला तर अन्य गाउँतिर चाहिँ प्रायः प्रायः त्यस्तो कुपोषणहरू देखिरहेको छौँ र उहाँहरूलाई कतिले सहयोग सहायता पनि पुऱ्याउ पुऱ्याउँदै आइरहेको छ र सबै सामान्य अवस्था सामान्य बिमारहरू चाहिँ प्रायः सुगर मधुमेह यो डायबिटिज र किडनीको जुन चाहिँ बिमारहरू छ प्रायः प्रायः अहिले गाउँघरमा ज्यादा धेरथोर यो डायबिटिज र किडनीको रोगहरूको बिमारीहरू ज्यादा देखिन थालिएको छ